ओ हेलो हेलो हेलो अरुण अँ कस्तो छ हौ ठिकै छ ए तिमीले अस्ति हेडफोन किन्छु भन्दैथ्यौ किन्यौ ए किन्यौ कहाँ किन्यौ हौ अनलाइन मगायौ कुन चाहिँ कम्पनी हो ए फ्लिपकार्टबाट मगायौ ए मैले चाहिँ स्नेपडिलबाट मगाएको थिएँ है कति बाह्र सौको हो बाह्र सौको अफर थियो होइन दुई हजार होला अफर चाहिँ बाह्र सौको रहेछ अफरमा तर के भयो भन न आयो कि आउन त एकपट्टिको त सुन्दै सुन्दैन अँ अन्त फेरि त्यो फर्काउनको लागि ट्राई गरेको फर्काउन पनि तिनीहरूले त अहिले त फोनै रिसिभ गर्दैन मेसेज पठाए पनि रिटर्नको त्यसमा पनि अहँ रेसपन्सै छैन कि के गर्नु गर्नु भयो नि हौ हावाको हुन्छ कोही उयो त यो स्नेपडिलहरू के के त एकदमै हाउडेहरूको हुँदोरहेछ हौ ब्रान्डेड कम्पनीमै किन्नुपर्ने रहेछ हौ त्यही त राम्रै छैन अँ माउथपिस पनि भएको क्या बोल्ने पनि भएको अब हामीलाई चाहिएको छ नि कतिवटा नाटकहरू गर्दा के गर्दा कि त्यसले गर्दा त्यो खालको मगाएको बरू तिमीले किनेकै पो मैले उयो गरेको भए हुने थिएछ हौ अहँ अहँ राम्रो छैन नि हुँदैन उ के अरे रिटर्नको गरेको केही पनि लिनु पनि आउँदैन रेला भयो नि हौ पैसा मात्रै गयो नि हौ मेरो अँ ए तिमीले कुन चाहिँ तिमीले त यहीँ दोकानमै किनेको नि है ए ल ल खोइ मेरो त अनलाइनमा आएको कामै नगर्ने भयो उ रिटर्न पनि केही तिमीलाई अघि भनेँ नि रिटर्न पनि नहोला जस्तो छ अँ ल ल ल